एक्काइस अक्टोबर उन्नाइस सय छयासी एकतिस जुन उन्नाइस सय अठासी दस अक्टोबर उन्नाइस सय नब्बे तेह्र अगस्त उन्नाइस सय सन्तानब्बे अठार नोभेम्बर उन्नाइस सय